विशेष गरेर पशु उत्पादन भन्दाखेरि कसरी गरिन्छ भन्दाखेरि चाहिँ पहिलाको समयमा चाहिँ क्रस गराउँदाखेरि जुन पशु जुन प्रकारको पशु हुन्छ है बाख्रा गाई सुँगुर भयो त्यसको ब्रिड बनाउनुको लागि त्यही पशुको अनि गोरु सुङ्गुरको अनि के अरे सुँगुरलाई हामी सुँगुरै होइन त्यस्तो पाराले गरिन्थ्यो तर अहिले टेक्निकोले गर्दाखेरि चाहिँ एकदम धेरै सजिलो छ उत्पादन गर्नु किनभने यो गरेर पनि हामीले उत्पादन गर्न सकिन्छ र सुँगुर भयो के अरे बाख्रा भयो गाई भयो भैँसी भयो सबै अहिले एआई गरेर नै त्यहाँबाट उत्पादन गर्न सकिन्छ र यसको के अरे कमाउने त है र यसबाट कस्तो खाले कमाइन्छ भन्ने कुराहरूमा चाहिँ अब सुँगुर पाल्नेले है अब धेरैवटा सुँगुरहरू पालेर काटेर या त अब डल्लै बेचेर पनि पैसा कमाउने गर्छ जस्तै बाख्राहरूलाई हो भने खसीहरूलाई के अरे बोकाहरूलाई खसी बनाउन सकिन्छ है धेरै मूल्य छ त्यसको यता गाईबाट भनोँ भने गाईले दुध है एउटा गाईबाट मल नाइ त दुध बेचेर पनि उत्पादन पैसा उत्पादन गर्न सकिन्छ र गोरुहरूलाई ठुलो बनाएर बेचेर पनि पैसा कमाउन सकिन्छ